एक्तिस अगस्त उन्नाइस सय ब्यानब्बे पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय पचास उन्तिस मई उन्नाइस सय त्रिपन तेह्र अप्रेल उन्नाइस सय उन्नाइस